खेतीपातीमा चाहिँ अब किसानहरूको चाहिँ अब अहिले चाहिँ पहिलाकोभन्दा अहिले चाहिँ एकदमै नाराम्रो भएको छ होइन अब अब अहिले चाहिँ मतलब हामीले भनेको जस्तो माटोहरू मिल्दैन होइन अब समयहरू मिल्दैन त्यो खेतीपातीको लागि किसानहरू एकदम थोरै मात्रामा मतलब कम्ती मात्रामा छन् अहिले अन्त अहिले चाहिँ अब त्यो अहिले रेडिमेड भनौँ न अब उनीहरूले कम्पनी अब त्यो फ्याक्ट्रीहरूमा बनाएको त्यो रेडिमेडहरू जुन पाउँछ नि त्यो पनि अब त्यति राम्रो छैन है त्योहरू पनि अब जस्तो त्यहाँ अब रोप्नु भनेर राम्रो मजाले त्यस्तो भनेर दिएको हुन्छ तर जब हामीले रोप्दाखेरि चाहिँ त्यो चिज चाहिँ राम्रो हुँदैन मान्छेहरू धेरै मान्छेहरू चाहिँ त्यो रोपिसकेर खाँदाखेरि चाहिँ धेरै मानिसहरू चाहिँ बिमार भएको छ